हेलो मिस म राम्रोसँगले स्कुल चाहिँ अटेन्ड गर्न सकेको छुइनँ होइन किन भन्दाखेरि चाहिँ म एकदमै बिमारी छु के गर्नुपर्ने मिस म म क्लास टुवेल्भ हो उपासना हजुर अनि मिस अब अब म जतिसक्दो चाहिँ अब स्कुल आउने कोसिस चाहिँ गरिरहेको छु होइन मिस तर अब मेरो अलिकति अवस्था चाहिँ अलिक बिग्रेको छ होइन मिस ए हुन्छ मिस त्यस त्यस मिस अन्त उयो त्यो के भन्छ त्यो यस्तो डाक्टरका उयो कागजहरू पनि पर्छ मिस ए हुन्छ हुन्छ मिस अब मिस अब मेरो एचएस पनि आउनु आँट्यो होइन मिस अब बिग्रिन्छ भनेर चाहिँ त्यसमा चाहिँ अलिकति मिस डर लागि रहेको छ हुन्छ मिस जतिसक्दो चाहिँ अब म कभर गर्ने नै कोसिस गर्छु मिस हुन्छ मैले अब पेरेन्ट्सलाई सबै थाह नै छ हो अब म अलिकति बिमारी छु भनेर हो हस्पिटलबाट भर्खर हिजो नै डिस्चार्ज भएर आएको हो म अनि अब डाक्टरले चाहिँ अझै बेड रेस्ट गर्नु भन्नुभएको छ दुई हप्ता जस्तो

हुन्छ उयो अनि के भन्छ अब उयो अब मैले सब उयो डक डाक्टरले पनि मलाई दुई हप्ता जस्तो चाहिँ रेस्ट गर्नु भन्नुभएको छ अनि त्यसपछि चाहिँ फेरि आउनु एकखेप चेकअप गर्नु ठिक भयो भने भयो भयो भएन रहेछ भने चाहिँ अब अर्कै ठाउँ जानुपर्छ अब अर्कै जग्गा लैजानु पर्छ तिम्रो ट्रिटमेन्टको लागि भन्नुभएको छ डाक्टरले चाहिँ हो हुन्छ हुन्छ